हाम्रोतिर अब विकास र वृद्धि भने पछि छैन होइन अब विकास वृद्धिको लागि त गाडीहरू चाहिन्छ भनेको टाइममा गाडी पाउँदैन होइन अब यता विकास र वृद्धि भनेको यति नै हो होइन अब फोहर हुन्छ सब अब गरिब छ रोड कन्डिसन राम्रो छैन होइन सब पल्युसन हुन्छ पल्युसन त्यहाँ सब पल्युसनले हाम्रो धरतीलाई घेरेको छ होइन ग अब हामी बढ्न त बढ्दैछ तर पनि ग्रोथ राम्रो भएको पुगेको छैन होइन यताको इनभाइरोमेन्टहरू त्यस्तै छ सब पल्युसन नै पल्युसन छ हामीले पल्युसनहरूलाई पनि रोक्नु पर्छ विकास हुन्छ त्यसै कारणले धन्यवाद